ए हजुर हजुर हजुर भन्नु के सेवा गरौँ ए ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर अँ तपाईँ अउनुभयो भने त पाउँछ नि त्यो त्यो चौरस्ताको लाइनतिर पनि पाउँछ तर त्यहाँ चाहिँ अलिकति महँगो हुन्छ त्यहाँ चाहिँ किन भन्दा अलिकति टुरिस्ट उयो भएर अन्त तर त्यो तल अलिक त्यो के अरे जज बजारहरू भन्छ चोक बजारहरू भन्छ कि अन्त त्यो भित्र भित्र पनि पाउँछ अन्त तपाईँले त्यो अब अब आफूलाई कस्तो क्वालिटीको तपाईँलाई मनपर्छ अब अलिकति राम्रो क्वालिटीको भने त्यही प्रकारको प्राइस हुन्छ होइन अन्त के अरे अब अलिकति कम्तीको त्यही अनुसार पैसा अनुसारको चाहिँ तपाईँले पाउनुहुन्छ हजुर ए भए होइन त्यो भाडा फोटो खिच्नु लागि तपाईँलाई चाहिँ आफूलाई त्यस्तो प्रकारको गर्नुको लागि कि आफूलाई सधैँभरको त्यो किन्नु तपाईँले चाहनुहुन्छ हजुर ए पाउनुहुन्छ पाउनुहुन्छ त्यो कसरी त्यो दिन तिनीहरूले लिन्छ कि एकछिन त्यो फोटोहरू चाहिँ फोटो होला नि फोटोमा त होला नि होइन तपाईँलाई ए अँ त्यस्तो त नकिन्नुहोस् किनभने त्यो त बेसी लगाइराख्ने कुरो पनि होइन होइन अन्त त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई त्यसरी भाडामा पाइहाल्छ एकछिन फोटो खिच्नु कति लिन्छ हो उनीहरूले दुई सौ हजुर ए हजुर हजुर केटाहरूले चाहिँ प्रायः केटाहरूले लाउने चाहिँ दौरा सुरुवाल हुन्छ होइन जातीय पोसाकमा त्यसमा दौरा सुरुवाल हुन्छ अन्त वेस्टकोट भन्छ खासमा तर इस्टकोट भन्छ अब प्रायः उयो अन्त त्यो हुन्छ पाहाडे टोपी हुन्छ है अन्त यसरी यसरी पटुका यस्तो यस्तो कम्मरमा बाँध्ने त्यो हुन्छ पटुकी तर एक्जेक्ट त्यो नाम चाहिँ मलाई पनि याद भएन होइन अन्त त्यो हुन्छ त्यस्तो टाइपको हुन्छ केटा केटाहरूको चाहिँ अँ उनीहरूलाई हजुर हजुर उनीहरूलाई त सबै त्यो थाहा हुन्छ हजुर हजुर हजुर हजुर अँ त्यो धेरै प्रकारको हुन्छ के अरे यो टिबिटियनहरूको बख्खुहरू हुन्छ होइन त्यस्तो लगाउने यिनीहरूको यस्तो टाइपको टोपीहरू हुन्छ अब नाम चाहिँ मलाई पनि त्यस्तो नाम चाहिँ ए प्रोपर त्यो ए टोपीको के भन्छ त्यो चाहिँ थाहा छैन उनीहरूलाई सबै थाहा हुन्छ नि अन्त लेप्चा ड्रेस हुन्छ होइन त्यो केटीहरूले लगाउने गुन्यु चोली बख्खु त्यस्तोहरू डिफ्रेन्ट डिफ्रेन्टको उनीहरूले राखेको हुन्छ नि त त्यहाँ फोटो खिच्ने जग्गामा चौरस्तामा प्रायः चौरस्तामा अन्त पर तपाईँले जू जू क्या दार्जिलिङ जू पनि छ त्यहाँ पनि पाउनुहुन्छ तपाईँले सबै त्यो त्योहरू ला यसरी क्या अर्नामेन्ट्सहरूदेखि लिएर त्यो सबै जातीय अर्नामेन्ट्सहरूदेखि लिएर सबै सबै पाउनुहुन्छ अन्त त्यो फोटो खिचिउन्जेल चाहिँ तपाईँले त्यो कति लिन्छ यिनीहरूले पैसा चाहिँ कति लिन्छ अब डेढ दुई सौ लिन्छ कि अलिकति अब टुरिस्टहरूलाई त त्यही हो नि भाइ अलिकति ठग्छ नि अब होइन जहाँ पनि हजुर हजुर अँ बार्गेनिङ चाहिँ अलिकति तपाईँले बार्गेनिङ गर्नु न अब अलिकति उनीहरूले भन्छ हो अन्त जहाँ पनि टुरिस्टलाई त ठग्छै ठग्छ होइन हजुर अन्त त्यस्तो हजुर पाउनुहुन्छ नि तपाईँले हजुर ए हवस् हुन्छ ए हवस् हुन्छ हुन्छ म बुझेर त्यो उयो गरिदिन्छु त्यो नामहरू नि के के रहेछ बुझेर म तपाईँलाई उयो गर्छु नि नि मलाई एक्जेक्ट नाम चाहिँ त्यो याद भएन कि त्यसले गर्दाखेरि पनि ल भाइ हवस् हुन्छ हुन्छ हवस् हुन्छ